हाम्रो ठाउँमा चाहिँ बिहारी मुसलमान सबै जातहरू मिलेर बसेको छौँ अन्त उनीहरूले नेपालीको कुराहरू पनि बस्छ बोल्छ त्यहाँदेखि नानीहरू पनि हाम्रै जस्तो यता नेपाली स्कुलै पढ्छन् अन्त बङ्गालीहरू नेपालीहरू सबै मिलेर हामी यतै बस्छौँ उनीहरू पहिलादेखि नै यहीँ बसी र काम गर्छन् कुल्ली कामहरू सबै कामहरू गर्छन् उनीहरूको नानीहरू पनि सबै स्कुल यतै पढाउँछन्